उसो त मैले कुनै पनि औपचारिक तालिम चाहिँ लिएको छैन यो कुकिङ कक्षाहरू लिएको छैन तर अब हामीले गाउँघरमा पकाउने है यस्तो प्रीतिभोजहरू भयो दुःखको कार्यहरू भयो त्यसमा पकाउने इत्यादि अब खानपिन बनाउने पर्यो विभिन्न परिकारहरू पकाउने बनाउने काम चाहिँ मलाई राम्रो लाग्छ कसैलाई आफूले आफ्नो हातले पकाएर खुवाइसकेपछिको उहाँको प्रसन्नता चाहिँ आफ्नो सफलता हो जस्तो लाग्छ र म सिक्न चाहन्छु अझै पनि मैले मौका पाएँ भने अब विभिन्न ठाउँमा र हाम्रो अब भारतमा धेरैभन्दा धेरै संस्कृति संस्कार र विभिन्न ठाउँमा अब विभिन्न प्रकारका मान्छेहरू छ उसै गरी उहाँहरू सबैजनासँग अब विभिन्न परिकारहरू छ आफ्नो आफ्नो राज्यको आफ्नो आफ्नो ठाउँको खानपिनहरू छ ती सबै कुरा चाहिँ म एकपल्ट अनुभव गर्न चाहन्छु आफूले पकाएर यस्तो भयो भनेदेखि अझ म जस्ता अरूले पनि कुकिङको कक्षाहरूमा सहभागिता जनाउँछ भन्ने मलाई लागेको छ